मैले मन परेको मौसम ठन्डा महिना हो यतिबेला घाम पनि लागेको हुन्छ कोही बेला यति साह्रो फग धुम्म लागेको हुन्छ कि हामीले आफ्नो अगाडिको मानिसको अनुहार पनि हेर्न सक्दैनौँ त्यति बेला चाहिँ हामीले मजा गर्छौँ कति चाहिँ अनि यस मौसममा नै हामीले हिउँको हिउँको अनुभव पनि गर्छौँ यसबेला हामी बहुत अनुभव गर्छौँ हिउँको हालै फिलहाल मेरा दार्जिलिङमा हिउँ परेको थियो त्यतिबेला मैले यति मजा गरेको थिएँ त्यसका चित्रहरू पनि आफ्नो फोनमा खिचेँ त्यसलाई अझै पनि सुन्दर बनाउने मौसम ठन्डा महिना ठन्डा महिनामा चाहिँ हामी घाम पनि लागेको हुन्छ कोही कोही बेला यति साह्रो जाडो अति जाडो हुन्छ त्यति बेला सबै परिवारका मानिसहरू एक ग्रुप बसेर आगो ताप्न र एक अर्कासँग वार्तालाप पनि गर्न सक्छौँ त्यस वार्तालापमा माता पितादेखिको लिएर छोरा छोरीदेखिको लिएर सबैजना एकअर्कासँग यति मजाले यति मिठो गफ गर्छन् कि जहाँ त्यसको अनुभव मेरो साथमै छ यति मिठो गफ कहीँ पनि हुँदैन त्यसमा उयो चि माँगहरको माँग केइ कुरा गर्नु छ भने मागहरू गर्न सक्छौँ अनि धेरै कुराहरू गर्न सक्छौँ